मो योगा क्लास जाने गरेको छु सधैँ नै गइरहेकै छु अनि मलाई योगा क्लासमा गएर योगा गर्दा मलाई साह्रै फूर्ती महसुस हुन्छ योगा क्लासको गाइडले पनि राम्रो सिकाउनुहुन्छ आसनहरू अन्त फेरि मलाई पनि राम्रो लाग्छ त्यहाँ बिहानै गएर योगा गर्नु यता उता गर्नु योगा गर्नु मलाई राम्रो लाग्छ अन्त हाम्रो योगा चाहिँ हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हो स्वास्थ्य पनि यसले सुधार गर्छ अन्त बिगार्दैन हाम्रो बिमारी पनि हट्छ दुई तिनवटा बिमारीहरू पनि जान्छ स्वास्थ्यको लागि पनि राम्रो योगा गाइडले पनि हामीलाई राम्रो योगा आसन सिकाउँछ अन्त म डेली नै जाने गरेको छु योगा क्लास अन्त म बिहान बिहानै जाने गरेको छु मलाई फुर्ती महसुस हुन्छ त्ययपछि योगा क्लास गएर घर आएपछि मलाई दिनभरि अल्छी पनि लाग्दैन योगा क्लास गरेपछि घरमा मलाई घर दिनभरि घरमा बस्दा मलाई अल्छी लाग्दैन र पनि मलाई घरमा योगा गर्नु भन्दा बिहानै क्लास गएर योगा गर्नु चाहिँ मलाई राम्रो लाग्छ त्यहाँदेखि चाहिँ फुर्ती महसुस हुन्छ त्यहाँ क्लासमा गएर योगा गर्दा चाहिँ